ए नमस्कार नमस्कार कौशिक जी भन्नुहोस् न हालखबर एकदमै सन्चै छ तपाईँको हजुर आउँदै छु ए हजुर ए हजुर ए हजुर छुट्टी त छैन हो तर हजुर मनाउनु त पर्ने किनकि अब बिचारा नानीहरू पनि त्यही आसमै बसिरहेको हुन्छ हो अनि त क्लासेस पनि गराउने चाहिँ गराऔँ गराऔँ हो यस्तै तपाईँको एक घन्टा डेढ घन्टा चाहिँ चिल्ड्रेन्स चिल्ड्रेन्स डेको लागि टाइम समय दिऊँ न हामी है यस्तो गर्दा पनि हुन्छ

ए हुजर हजुर अब तपाईँको चिल्ड्रेन्स डे आउनु पनि अब त्यसको लागि अब अहिले चाहिँ के गरौँ भन्दाखेरि क्लासेसहरू सबै गरौँ हो क्लासेसहरू सकेर लास्टमा छुट्टीको टाइममा चाहिँ तपाईँको आधी घन्टा चालिस चाहिँ नानीहरू कसरी नानीले गाउने हो कि गाउनेलाई प्र्याक्टिस त्यो टाइम अनि त डान्स गर्नेहरूलाई डान्स गर्ने त्यसो गरौँ न है समय दिऊँ न है अलिकति है दस बाह्र दिन हजुर दस बाह्र दिनमा त राम्रै भइहाल्छ नि प्र्याक्टिस गऱ्यो भने पनि है

हजुर होइन भन्दा पनि तपाईँको त्यसो गर्दा पनि हुन्छ नि छ हौ सब्जेक्टको पिरियडपछि ददस मिनेट कम्ती कम्ती गरेर चाहिँ चालिस मिनेट पच्चिस मिनेट निकालेर चाहिँ त्यो टाइमबाट प्र्याक्टिस गर्दा गराउनु हुन्छ नि है हजुर हुन्छ हुन्छ